पहिलाको फोन र अहिलेको फोनमा चाहिँ के भिन्नता छ भन्दाखेरि चाहिँ पहिलाको फोन चाहिँ हामीले किबोर्ड वाला पाउँथ्यौँ अन्त त चाहिँ हामीले थिचेर मजाले जोडले थिचेर टाइप गर्नुपर्थ्यो अनि त्यसमा चाहिँ हामीले नेटवर्कहरू पनि त्यस्तो राम्रो भेटाउँथिएन अनि त्यो अब त्यो फोन सानो पनि हुन्थ्यो अनि त्यस्तो राम्रो चलाउनु पनि सक्ने थिएन अनि जुन अहिलेको आधुनिक फोन जुन हामीले आफ्नो हातमा चलाउँछौँ अनि ठुलो स्क्रिन हुन्छ अनि त्यो फोनसँग धेरै भिन्नता छ पहिलाको फोनभन्दा त्यो फोन अहिले हामी जुन आधुनिक फोन चलाउने त्यो फोन स्क्रिन टच वाला हुन्छ अनि त्यो त्यो फोनमा हामीले सबै कुरो गर्न सक्छौँ अनि पहिलाको फोनभन्दा चाहिँ अहिलेको यो आधुनिक फोन चाहिँ धेरै भिन्नता छ अनि हामीले अहिले यो फोन जुन चलाउँदैछौँ यो स्क्रिन टच वाला त्यो सबकोमा हुन्छ अनि सबैलाई आउँछ चलाउनु अनि पहिलाको जुन हामीले किबोर्ड वाला फोनहरू हुन्थ्यो त्यो हामीले चलाउनु असुविधा पनि हुन्थ्यो अनि नेटवर्कहरूमा भन्दाखेरि नेटवर्कहरू धेरै कम्ती भेट्थ्यो त्यो किबोर्ड वाला फोनमा अनि पहिला पहिलाको समयमा हामीले टावरहरू पनि पाउँथिएनौँ अनि नेटवर्कहरू पनि हामीले राम्रोसँगले पाउँदैनौँ अनि नेटवर्कहरू अहिले हामीले नेटवर्क टावरहरू जहाँ पनि देख्नसक्छौँ अनि सिटी एरियाजहरूतिर मेनली राम्रो देख्नसक्छौँ अनि अहिले राम्रो नेटवर्कहरू आउँछ अनि अहिले इन्टरनेट यो नेटवर्क इन्टरनेट बिना हामी केही पनि गर्न सक्दैनौँ हामी अथवा यो इन्टरनेट यो नेटवर्क बिना हामीले केही पनि गर्न सक्दैनौँ अहिले पढ्नु भयो केही कामहरू गर्नु भयो भने अथवा पैसाहरू ट्रान्सफरहरू गर्नु भयो भने केही गर्नुपऱ्यो भने हामीलाई सबमा यो इन्टरनेटले सहायता गर्छ अन्त अनि यो रिचार्जहरू भन्दाखेरि हामीले पहिलाको फोनमा भाउचर किनेर हाल्नुपर्थ्यो अनि त्यो भाउचर हामीले बिस तिस रुपियाँमा वान जिबी टू जिबी पाउँथ्यौँ अनि अहिले पन्ध्र रुपियाँमा वान जिबी आफ्नै फोनबाट आफै आफ्नै ब्याङ्क एकाउन्टबाट आफै गर्नु सकिहाल्छ अनि धेरै सुविधा छ अहिले अनि हामीले धेरै सुविधा छ अहिले यो फोनमा अनि पहिलाको फोनमा त्यस्तो हुँदैन भाउचर किनेर हाल्नुपर्थ्यो अनि नेटवर्कहरू चाहिँ अहिले हामीले राम्रो नेटवर्कहरू भेटाउँछौँ अनि इन्टरनेट पहिलाको फोनमा त्यस्तो इन्टरनेट हुँदै हुन्थेन अनि नेट इन्टरनेट भने अहिलेको यो स्क्रिन टच फोनमा राम्रोसँग चल्छ अब अन्त राम्रो चल्छ र जुन हामीले यो रिचार्ज गर्छौँ इन्टरनेट रिचार्जहरू डाटाहरू हाल्छौँ यो फोनमा अनि त्यो चाहिँ हामीले अहिलेको समयमा चाहिँ धेरै युज गर्छौँ धेरै चल्ती चलाउँछौँ अनि पहिला चाहिँ यस्तो चल चल्ती थिएन अनि पहिलाको फोनमा चाहिँ नेट नै चल्थेन त्यस्तो अप्सन नै हुन्थेन त्यो हामीले नेटहरू चलाउनु पाउँथेन अनि नेट हाल्नु पनि हुन्थेन अनि पहिलाको फोनमा चाहिँ अब भाउचर मात्र हुन्थ्यो बोल्नुको टकटाइम रिचार्ज मात्रै हुन्थ्यो अनि जुन अहिलेको यो फोनमा चाहिँ हामीले जे पनि गर्नसक्छौँ हामीले रिचार्ज गरेर जति पनि बोल्नसक्छौँ पहिलाको फोनमा लिमिटेड टाइम मात्र बोल्नु सक्थ्यौँ अनि अहिलेको समयमा चाहिँ हामी जति पनि बोल्नुसक्छौँ जति पर डे अनलिमिटेड मेसेजहरू गर्नसक्छौँ बोल्नसक्छौँ अनि अहिलेको फोनमा हामीले भिडियो कल गरेर जहाँ पनि देख्नसक्छौँ पहिलाको फोनमा त्यस्तो देख्नु पाउँथेनौँ पनि भिडियो कलहरू गर्नु पनि हुन्थेन अनि अहिले हामी यो जग्गा बसेर अर्को जग्गा पनि देख्नसक्यौँ आफ्नो यो आधुनिक फोन मार्फत् हामी देख्नसक्छौँ